खेलकुद भन्नेबित्तिकै हामी फिजिकल फिटनेसको रूपमा लिन्छौँ प्रायःजसो अनि मेन्टल पिस र मेन्टल फिटनेस हुनुको निम्ति फिजिकल फिटनेस हुनु एकदम जरुरत छ जरुरी छ र यस कारणले गर्दा पनि म एउटा स्टुडेन्ट भएको कारण मेरो निम्ति मेन्टल पिस हुनु एकदमै जरुरत छ र मेन्टल पिस त्यति बेला खराब छ भने त्यसलाई कसरी ठिक गर्न सकिन्छ भन्दा त पहिला आफ्नो फिजिकल फिटनेस सही हुनुपर्छ र फिजिकल फिटनेसको निम्ति कि त जिम जानुपर्छ या कि चाहिँ योगा गर्नुपर्छ कि चाहिँ खेलकुदमै ध्यान दिनुपर्ने हुन्छ र प्रायः मानिसहरूले खेलकुदलाई बढी प्राथमिकता दिने गर्दछन् र खेलकुदलाई एज अ स्पोर्टस फिफ्टी पर्सेन्टले पनि फिफ्टी पर्सेन्ट मानिसहरूले यसलाई एज अ फिजिकल फिटनेसको रूपमा लिने गर्दछ र यसको यही सकारात्मक पक्ष मानिन सकिन्छ किनभने यसले फिजिकल फिटनेस भएको कारण नै मानिस फिट रहन्छ फिट भएपछि मेन्टल हेल्थ राम्रो हुन्छ मेन्टल हेल्थ प्लस फिजिकल हेल्थ राम्रो भएपछि अभियस्ली सराउन्डिङ्गस इन्भारोमेन्ट इज एन एभ्रिथिङ सकारात्मक हुँदै जान्छ प्रभावकारी हुँदै जान्छ